गाउँ र सहरमा चाहिँ धेरै नै अन्तरै छ अब जस्तो कि बिमारीहरू गाउँमा बेसीतर हुन्छ अब त्यो हाइजेनिक पाराले नबस् बसेको होला र पनि होला अब अन्त इलाज टाइममा नभेटेर पनि होला तर अब सहरभन्दा चाहिँ अब गाउँमा धेरै नै बिमारी चाहिँ हुन्छ त्यति चाहिँ हो जस्तो कि अब गाउँमा अब हाइजेनिक खाने चिजहरू त्योहरू सबै अब राम्रो भेट्दैन त्यही चाहिँ अब मेन कुरा चाहिँ अब त्यसमै नै हो अब तपाईँ सहरमा बस्छ त तपाईँ अब कहीँ जाँदैछ केही खाँदैछ त्यो सबै अब हाइजेनिक खानुहुन्छ तपाईँ राम्रो राम्रो खानुहुन्छ यसमा चाहिँ यही अन्तर छ कि अब जुन चाहिँ अब तपाईँ हस्पिटलहरू जान्छ सहरहरूमा नजिक नजिकमै छ अन्त गाउँमा अब हस्पिटल जान्छ भने तपाईँ अब सहरमै जानुपर्छ तपाईँ गाउँमा बसेको छ भने त्यत्ति चाहिँ हो अब यति नै हो डिफरेन्स